पौडी खेल्नु चाहिँ एकदम आफ्नो उयो एक्सर्साइज जस्तो पनि हो एउटा होइन फिटनेस हुन्छ पौडी खेल्दाखेरि वेट्सहरू घट्छ होइन पौडी खेल्न चाहिँ एकदम राम्रै हो तर के फिटनेसको लागि पनि खेल्नै पर्छ एक्सर्साइज हुन्छ जिउमा एक्सर्साइज गर्नु परेन पौडी खेल्दा चाहिँ